म्याम हो सुन्नु न लासाङ डोल्मा हजुर सुन्नु न म्याम अब एचएस हाम्रो सक्नु आँट्यो हो अनि तपाईँको अब कामहरू के गर्नु पर्ने हो अब यसो भन्नुहोस् न मलाई पनि हजुर होइन म्याम मैले अब एचएसमा चाहिँ अब फिप्टीको लाइनतिर आएको कि म्याम अनि त्यहाँदेखि त्यसमा चाहिँ अब अब ए हजुर आमाले पनि त्यस्तै फर्महरू भर्नु भन्नुहुँदैछ कि म्याम हजुर माध्यमिकमा मेरो फिप्टीको लाइनतिर आएको छ त हजुर मेरो हजुर हजुर कलेज म सिलगढीको हजुर ए हजुर म अहिले हजुर म्याम म त घरमै छु अहिले चाहिँ अहिले कलेज जोइन त गरेको छुइनँ अब अलिक अब माध्यमिकको रिजल्ट आयो हो अनि अब गर्नुपर्छ म्याम हजुर ए हुन्छ म्याम